हेलो साथी मैले एउटा साडी किनेको छु कि कस्तो राम्रो छ त्यो साडी त्यो साडी लगाएर हिँड्यो भने नि सबले हेर्छ हो मेरो छोरीहरू सबैले मनपरायो तिमीलाई पनि चाहिन्छ भने भन म त्यो दोकानमा लगिदिन्छु तर म त त्यो साडी चाहिँ कसैलाई पनि लगाउनु चाहिँ दिँदिन मेरो छोरीहरूलाई पनि म लगाउनु दिन्न त्यो साडी अन्त अर्को कुरा के भनेदेखि त्यो साडी लगाएर चाहिँ म हिँडेँ भने नि सबले हेर्छ मलाई कि अन्त साडीको चाहिँ पुरा उयो उयो के अरे फेमस भएको छु त्यो साडी चाहिँ चाहिन्छ भने भन अनि त्यो साडी चाहिँ मैले पहिले मगाएको थिएँ दो दोकानदारलाई यो कलरको साडी चाहिँ मलाई ल्याइदिनु है भनेर भनेको थियो हो साँच्ची नै जस्तो भन्यो त्यस्तै साडी ल्याइदिएको छ म चाहिँ साह्रै नै खुसी छु त्यो साडी साडीको लागि चाहिँ म एकदमै खुसी छु त्यो साडी चाहिँ लगाएर म तिमीलाई पनि एकपल्ट देखाउने विचार छ तर माग्नु चाहिँ नमाग्नु नि फेरि ब्लाउज पिस पनि छ त्यसमा हो दामी छ साडी ब्लाउज पिस पनि एकदम लामो बाहुलाको थ्री क्वार्टरको हुने रहेछ हो मैले सिलाउनु पनि दिइसकेको छु त्यो ब्लाउज पिस र सिलाएर ल्याएपछि त्यो साडी र ब्लाउज पिस लगाएर चाहिँ म तिमी भएकोमा एकपल्ट आउँछु नभए मोबाइलमा भिडियो कल भि भिडियो कल गरिओरी तिमीलाई देखाउने विचार छ मेरो